भारतमा आधिकारिक भाषाहरू जुन चाहिँ मान्यताप्राप्त छ त्यो चाहिँ बाइसवटा भाषा छ तर म बाइसैवटा भाषा त भन्नु त सक्दिनँ जसमध्ये नेपाली छ हिन्दी छ त्यस्तै अब बाइसवटामा यो कत्तिवटा भाषाहरू त हामीलाई त्यस्तो जानकारी हुँदैन बङ्गाली पनि हो त्यसमा एउटा उडिया हो त्यसमा तर भाषा बोलिने भाषाहरूमा चाहिँ अब धेरैवटा छ जस्तै सामान्य भाषा बोल्ने भाषामा हाम्रो भारतवर्षमा नेपाली ए ए नेपालीभन्दा पनि हिन्दी हिन्दी त अब देशभरि नै प्रायः चल्छ है र साउथपट्टि गयो भने तमिल तेलुगुहरू चल्छ अनि यता बङ्गालमा बङ्गाली चल्छ तर देशभरि बुझ्ने र जान्नेमा चाहिँ हिन्दी र अङ्ग्रेजी नै जस्तो लाग्छ मलाई अब हाम्रो देश एउटा बृहत ठुलो देश हो जसमा हाम्रो जनसङ्ख्या पनि धेरै भएको कारणले गर्दाखेरि कत्तिवटा भाषाहरू विविध भाषाहरू छन् ती विविध भाषाहरूमा प्रायः एउटै स्टेटमा पनि धेरै भाषाहरू बोलिन्छ अब जस्तै बङ्गालमा हेरौँ भने बङ्गाली एउटा अलगै छ भने थारू कोचे मेचे कोनि के नेपालीहरू त्यस्तो धेरै भाषाहरू छन् र अरू अब साउथतिर गयो भने अब त्यो तमिल र तेलुगु मात्रै भन्छन् तर भित्र भित्र गयो भने त्यहाँ पनि विविध भाषाहरू छन् त्यही विविध भाषा र विविध संस्कृति विविध हाम्रो विचारहरू भएको कारणले हाम्रो भारत त्यही भएर चाहिँ सबभन्दा ठुलो संस्कृतिको एउटा धरोहर हो भाषाको धरोहर हो